र तपाईँले बाइकको टुल्सहरू चाहिँ के के राख्नुपर्छ भन्दाखेरि चाहिँ मोस्टली चाहिँ एउटा इस है इस्क्रुड्राइभर चाहिँ हुनैपर्छ तपाईँकोमा तपाईँले टुल बक्स छ भने अझै राम्रो हो किनभने टुल बक्समा तपाईँले सबै कुराहरू पाउनुहुन्छ टायरहरू खोल्ने कुराहरूदेखि लिएर है इन्जिनहरूसम्म तपाईँले सबै खोल्नु सक्नुहुन्छ र अझै त्योभन्दा बेसी सक्यो भने चाहिँ हामीले मोबिल अन्त एक्सलेटर वायर भयो ब्रेक वायर भयो त्योहरू चाहिँ राख्नुपर्छ हामीले र हामीले के चाहिँ मोस्ट हो भन्दाखेरि चाहिँ सर्विसिङ गाडीको तपाईँ त्यही लङ है अपर्झट काहीँ जानुपर्यो भने चाहिँ सर्विसिङ गरेर क गरेरै जानुहोस् किन भन्दाखेरि बाटोमा जे पनि हुनसक्छ तपाईँको है ब्रेक फेल हुनसक्छ इन्जिन सिज हुनुसक्छ र तपाईँले पहिल्यै सर्विसिङ गरेको छ भने त्योहरू हुने कुरै छैन अन्त क्लच प्लेटहरू जानुसक्छ तपाईँको है त्यस्तो थुप्रै कुराहरू छ अब एकखेप मै हादसामा परेको छु अब जाँदाखेरि सर्विसिङ नगरी जाँदाखेरि ब्रेक फेल भएर चाहिँ म लडेको छु है र त्यतिखेर चाहिँ हामीले ब्रेक फेल हुँदा के गर्नुसक्छौँ भन्दाखेरि चाहिँ तपाईँले गियरद्वारै एक नम्बरहरू गियरहरू लगाएर तपाईँले बाइक कन्ट्रोल गर्नु सक्नुहुन्छ है त्यो चाहिँ मस्ट हो